म चाहिँ स्टार प्लसमा सिरियलहरू हेर्छु त्यसमा चाहिँ कुमकुम भाग्यहरू दिन्छ त्यसमा चाहिँ अब कतिवटा उयोहरू अब त्यहाँनिर छुट्टिएकोहरू देखाउँछ कतिवटा राम्रो कुरोहरू पनि देखाउँछ कुमकुम भाग्यतिर त्यहाँदेखिन चाहिँ स्टार प्लसमा के अरे फाल्टुहरू दिन्छ त्यो फाल्टुहरूमा चाहिँ कति अब उसको बुढाले घरबाट निकालेकोहरू यस्तोहरू देखाउँछ त्यस्तोहरू पनि हेर्छु त्यहाँदेखिन् म पान्ड्या किशोर दिन्छ त्यो पान्ड्या किशोरमा थुप्रो उनीहरूको फ्यामिलीहरू देखाउँछ त्यो फ्यामिलीहरूमा धेरै प्रकारको त्यो के के भएकोहरू देखाउँछ उसको घरको फ्यामिलीहरू धेरै हुन्छ बुहारीहरू छोराहरू नातिहरू बज्यूहरू थुप्रोहरू हुन्छ त्यसमा चाहिँ धेरै प्रकारको त्यो के केहरू देखाउँछ ती हेर्छु अनि त्यहाँदेखिन् एउटा ला हो बिर्से पो हो नामै ला त्यो सिरियलको नामै बिर्से नि